भारतीय स्वास्थ्य सेवा प्रणालीको सन्दर्भमा कुरा गर्नु हो भने चाहिँ हुन त देशले गर्दा चाहिँ यो सेन्ट्रल गभर्मेन्टले होस् या स्टेट गभर्मेन्टले होस् अब जनहितलाई ध्यानमा राखेर उनीहरूले धेरैवटा कतिपय यो स्वास्थ्यसँग सम्बन्धी सम्बन्धी स्किमहरू योजनाहरू सुरु गरेको भए तापनि कतिपय ग्रामीण गाउँघरसम्म त्यो सुविधाहरू उपलब्ध नभएको कारण चाहिँ कतिपय आम जनसाधारण चाहिँ ठुलो अथवा साह्रो दुःखबिमार भएको खन्डमा चाहिँ उनीहरूले एकदमै समस्यामा पर्नेगरेको हुन्छ है किनभनेदेखि अब गाउँघरमा त्यस्तो सुविधायुक्त त्यस्तो स्वास्थ्यकेन्द्रहरू हुँदैन दबाईपानी पर पर्याप्त उपलब्ध हुँदैन विशेष गरी यो दार्जिलिङ पाहाडको सन्दर्भमा कुरा गर्नु हो भने दार्जिलिङ पाहाडमा पनि कतिपय यस्ता गाउँहरू छन् जहाँ जुन गाउँहरूमा चाहिँ तपाईँको भनेको जस्तो स्वास्थ्य सुविधाहरू उपलब्ध छैन बाटोघाटो राम्रो छैन अनि त्यही कारणले गर्दाखेरि बाटोघाटो पनि राम्रो नभएको कारणले गर्दाखेरि गाउँघरमा कोही मान्छे यो दुःखबिमार भएको खन्डमा साह्रो परेको खन्डमा उसलाई अस्पताल ल्याउन परे कतिपय गाउँघरमा अहिले पनि त्यो गाउँघरबाट त्यो गाडी आउने सडकसम्म चाहिँ जो अब जो मान्छे चाहिँ अब पेसेन्ट छ उसलाई चाहिँ बोकेर ल्याउने स्थिति छ अवस्था छ र कतिपय त ठाउँमा त यस्तो पनि घटनाहरू सुन्नमा आएको छ तल घरबाट जो मान्छे पेसेन्ट छ साह्रो छ उसलाई माथि रोडसम्म गाडी जहाँसम्म आउँछ त्यहाँसम्म ल्याउँदा ल्याउँदै कतिजनाको त आधा बा बाटोमा नै तपाईँको यो गाडीमा ल्याउँदा ल्याउँदै नै उसको मृत्यु भएको घटनाहरू पनि हामी सुन्नमा आइरहेको छ र यस्ता कतिवटा अब समस्याहरू छ है अनि समस्या सँगसँगै एउटा कुरो के भन्दा यो सरकारी तौरबाट मानिसहरूको सुविधाको निम्ति धेरैवटा यो स्वास्थ्य सम्बन्धी स्किमहरू सुरु गरेको भए तापनि सायदै त्यो ठुल्ठुलो सहरतिर होला अब तपाईँको यो सहरतिर होला है तर पनि गाउँबस्तीतिर चाहिँ कतिपय यस्तो सुविधाहरू पर्याप्त उपलब्ध नभएको कारणले गर्दाखेरि चाहिँ आम मा मानिस अहिले पनि कतिपय स्वास्थ्य सुविधादेखि चाहिँ धेरै टाढा छन् उनीहरू टाढा छन् उनीहरूले स्वास्थ्य भने जस्तो स्वास्थ्य सुविधाहरू स्वा भनेपछि स्वास्थ्य सु सुविधाहरूको उपभोग गर्न पाइरहेका छैनन् र यदि विशेष गरी सरकारले कुनै पनि एउटा नीति तयार गर्छ भनेदेखि कुनै पनि एउटा स्किम सुरु गर्न चाहन्छ भनेदेखि चाहिँ तर यो चाहिँ एउटा माथिल्लो तहकोलाई मात्र नभएर एउटा ग्रामीण स्तरको जुन चाहिँ समस्याहरू छ जुन चाहिँ ग्रामीण स्तरको मान्छेहरूको एउटा त्यो उनीहरूको एउटा समस्याहरू छ है त्यो सबैलाई ध्यानमा राखेर कुनै पनि एउटा पदक्षेप लियो भने एउटा स्टेप लियो भने चाहिँ सायदै सबैको लागि राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ